मलाई यात्रा गर्नुलाई मेरो म एक्लै जानसक्दिनँ मेरो हस्बेन्ड जानुहुन्छ मेरो नातानातिनी सबै मलाई लिएर मलाई पाखुरामा समाएर हिँडाउँछन् मेरो घरको परिवारसँगै जानु मलाई इच्छा लाग्छ एक्लै जानु मनलाग्दैन